हजुर मेघना मिस के गर्नु हुँदैछ हेर्नु न अहिले थाकेर है कल्च सेभेन्टी सिक्स फाउन्डेसन डेले गर्दा कलेजको हजुर त हजुर तपाईँको तपाईँ कल्चरल डिपार्टमेन्टमा हुनु हुन्छ है ए हजुर पुरा छ अरे नि त कल्चरल डान्स है हजुर ए हजुर म त हेर्नु न मलाई त स्किटको डिपार्टमेन्टमा हालिदिएको छ कि एक्टिङ पछिको त्यो भएर मेरो त नयाँ स्टुडेन्ट्सहरू भेलै भएको छैन ग्रुप खोल्नु लगाएको त्यो पनि खोलेको छैन त्यसले गर्दाखेरि टेन्सन भइरहेको छ नि हेर्नु न भोलि चाहिँ अब डल्लै मिटिङ गरेर चाहिँ एउटा राम्रो ग्रुप खोलेर चाहिँ स्किट प्र्याक्टिस गरौँ भनेको नि भोलिदेखि चाहिँ ए हजुर हजुर ए स्पोर्ट्स डे पनि म गर्छ अरे नि त है सँग सँगै स्पो कल्चरल स्पोर्ट्स पनि ए हजुर यहाँ एट र टेन्थ अक्टोबरमा चाहिँ लेबोङमा स्पोर्ट्स डे पनि सेलिब्रेट गर्छ त्यसकै अन्डरमा सेभेन्टी सिक्स्थ फाउन्डेसनकै डे डे मनाउनुको लागि चार दिनको प्रोग्राम रहेछ नि त हाम्रो अन्त दुई दिन चाहिँ कल्चरल हजुर दुई दिन चाहिँ कल्चरल अरे अन्त चाहिँ दुई दिन चाहिँ स्पोर्ट डे मनाउने भन्नु हुँदै थियो नि त अन्त अन्त त्यसकै लागि चाहिँ भोलि मिटिङ पनि राख्ने भन्नु हुँदै थियो तपाईँ आउनु हुन्छ हजुर हजुर ए हजुर हजुर म पनि त्यही डिस्कस गरौँ भनेर नि तपाईँसँग त्यो कल्चरलपट्टि तपाईँ कल्चरलपट्टि हुनु हुँदो रहेछ म नि स्किटपट्टि अब तपाईँको तपाईँले अब पुरा एक्टिङहरू नि जान्नु हुन्छ भनेको सुनेको थिएँ नि त मैले कि अन्त चाहिँ त्यसको लागि एडभाइजहरू माग्नु पर्यो भनेर नि अलि अलि यसो हजुर हाम्रो स्किट चाहिँ हाम्रो अब यो कोरोना भाइरसको बारेमा स्किट गर्न वा गर्नेवाला छ नि त स्टुडेन्टहरूले अन्त त्यही भएर हजुर हजुर म छु नि त त्यसको अप्रेटर चाहिँ डल्लै मै गर्दैछु स्किटको लागि चाहिँ अन्त त्यही भएर चाहिँ तपाईँको केही हेल्पहरू तपाईँले केही हेल्पहरू गर्नु सक्नु हुन्छ कि भनेर तपाईँले पहिला पनि गराउनु भएको भनेर सुनेको छु मैले हजुर हजुर प्लेको एउटा राम्रो राइटर पनि मलाई चाहिएको थियो कि अब राम्रो एउटा स्क्रिप्ट प्लेयर स्क्रिप्ट राइटर पनि चाहिएको थियो त्यसको लागि चाहिँ भोलि सानो मिटिङ राखेर चाहिँ डल्लै उनीहरूलाई उयो गर्नु पर्यो भनेर नि कसले लेख्नु सक्छ अब उनीहरूको हजुर हजुर हुन्छ म्याम त्यसो भए मैले राखेको कि म्याम भोलि कुरा गरौँ न हुन्छ हुन्छ